मलाई वासिङ मसिनको पुरा जरुरी छ अहिले पैसा छैन पछाडि म पैसा जम्मा गरेर म किनौँला अब छैन पैसै छैन के गर्नु अब यताउता काम गरेर भए पनि म पैसाहरू जम्मा गरेर किन्ने इच्छा छ केही पनि छैन घरमा हर चिजहरू किन्नु मनलागेको छ अब के गर्नु छैन केही पनि कामदाम छैन मेरो